अँ हेलो दाइ तपाईँले कस्तो वालेट दिनभयो हौ आम्मामा त्यो वालेटभित्रपट्टि यस्तो त्यो कागजहरू हालेको थियो निकालेर हेरेको त पुरै चेङ्लै चेङ्ला फाटेको रैछ त्यो चेन पनि नलाग्ने त्यो पर्थुतिर हालने त्यो चमडा भन्ने त्यो चमडा त होइन क कागजको हैन कपडाको थियो अलकति पानी लाग्यो भने त्यो कुच्चिने खालको तेस्तो खाल्को रैछ कति नराम्रो एस्तो बेगहरू त तपाईँले एस्तो बेगहरू त नबेच्नु हैँ एस्तो बेगहरू बेच्नु भने तपाईँको दोकान चल्दैन नि राम्रो हुँदैन नि मलाई त मन परेन म त कति राम्रो भनेर बाहिर हेर्नुमा राम्रो लागेर लिएर आएँ एकदम खतम रैछ तपाईँको बेक त मलाई मन परेन एस्तो बेग चाहिँ मलाई चाहिएनै एकदम बकवास बेग मलाई एकदम मनपरेन तपाईँको बेग चाहिँ है